हेलो किङ थाइबाट बोल्नुभएको हो ए होइन मलाई के भन्छ त्यहाँ खाना कस्तो कस्तोहरू हुनु हुन्छ ए चाइनिज मात्रै हो ए हजुर मलाई नि उयो के भन्छ चिकन चि चौमिन र चिकन चिकन चिल्ली बनाइदिनु दस प्लेट जस्तो गरिदिनुहोस् न ल हजुर होइन भोलि अब मेरो आमाको बर्थडे थियो कि अनि सानो बडे सरप्राइज दिनुको लागि चाहिँ उयो पा सरप्राइज दिनुको लागि चाहिँ खाना भन्नु थियो नि त हजुर रेट चाहिँ कति होला मलाई दस प्लेट चिकन चौमिन र दस प्लेट चिकन चिल्ली गरिदिनुहोस् न हजुर ए हजुर ए अनि मसला चाहिँ अलिकति कम्ति गरिदिनुहोस् ल पिरोहरू ए हजुर हजुर उयो पिरो अलिकति कम्ति मसलाहरू पनि अलिकति कम्ति नै हालिदिनुहोस् न हजुर अब यो चाहिँ नि कहाँनिर ल्याउनुपर्छ भने नि यता यता डेलो फाटकदेखि अलिक यतै आउनुपर्छ कि यता सोह्र माइल हजुर हजुर यता मन्सङ फाटक छ नि हजुर त्यसको अलिकति यतानिर आउनुपर्छ नि हजुर म पेमेन्ट चाहिँ क्यास कि नभए अनलाइन गरिदिन्छु नि हजुर पे कस्तो गरिदिनु क्यास नै गरिदिनु कि अनलाइन ए हुन्छ अनलाइन गरिदिँदा पनि हुन्छ नि ए हुन्छ यता तपाईँले जग्गा त चिन्नुभयो नि यतानिर हुन्छ यता उयो के भन्छ डेलो फाटक आइपुगेर कल गर्नु कल गर्दाखेरि हुन्छ नि हजुर मलाई कल गर्नुहोस् न कि यही नम्बरमा अनि म भन्छु नि तपाईँलाई जग्गा यता अलिकता यता आउनुहोस् भनेर ए हुन्छ हुन्छ